दार्जिलिङ जिल्लामा उब्जने बालीहरूमा सबैभन्दा पहिला धान मकै गहुँ कोदो फापर इत्यादि हुन् त्यसमा हाम्रो यसबाट निर्वाह छस् यही अन्नबाट शारीरिक निर्वाह छ र केही कुराहरू लगाउन विशेष धान हामी जेठ महिनामा बिजन लगाउँछौँ असारमा धान रोप्छौँ र मङ्सिरमा हामी काट्छौँ र दाइँ गर्छौँ त्यही धान बिक्री पनि गर्छौँ त्यहीँ धान भयो त्यसलाई मिलमा लगेर कुटेर चामल बनाएर खान्छौँ यस्तै छ